बिरुवा उमार्न चाहिँ बलुवा र माटो मिसाएर उमार्छु र अरू बिरुवाहरूको लागि त म घरमै बनाएको मल नै प्रयोग गर्छु